बगैँचामा कामहरू गर्दा चाहिँ नि पुरा प्रब्लम पर्छ पुरा काँडाहरू हुन्छ हो काँडाहरूले घोचेर लामखुट्टेहरू आउँछ हो झारहरू गोड्दाखेरि डाँसहरूले टोक्छ कस्तो हुन्छ नि हौ कुखुराहरूले खोर्सिदिएर हो त्यो फेरि मिलाइराख्दा झारहरू गोड्दा साह्रो पर्छ नि